विशेष गरी यस कला क्षेत्र अनि शिल्प क्षेत्रमा पश्चिम बङ्गाल सरकार अनि भारत सरकारद्वारा प्रधान मन्त्री कौशल बिमा कौशल योजना एउटा कार्यक्रम गरिएको थियो जसमा युवाहरू अनि युवतीहरूलाई कुनै पनि प्रकारको प्रशिक्षण दिने शिविर प्रत्येक साल अथवा प्रत्येक साल गर्ने गरिने गरिन्छ जसमा बाह्र बाह्र बाह्र कक्षाको परिक्षा सिध्याइसकेपछि उनीहरूलाई मेकानिकल इन्जिनियरिङ साथसाथै भोकेसनल ट्रेनिङ अनि आर्ट एन्ड क्राफ्ट फिसेरी मौरी पालन जस्ता कार्यक्रमहरूलाई प्रशिक्षण दिने कामहरू गरिन्छ यसमा सरकारद्वारा कुनै पनि प्रकारको भर्ना शुल्क लिने गरिँदैन अनि यो प्रशिक्षण सकेपछि साधारण प्रशिक्षण दिने गरिन्छ र यो प्रशिक्षण सकेपछि सरकारले नै अलिक राम्रा राम्रा कम्पनीहरूमा सम्पर्क गरेर उनीहरूलाई काममा लगाउने काम पनि गरिन्छ